मोहन भाइ बाइस तारिक हामी बगानको साथीहरू सबैजना मङ्पू घुम्न जाने भनेर प्लान मिलाएको थियौँ अन्त तपाईँको गाडीको भाडा चाहिँ कति हो भनेर सोधेको नि अन्त साह्रो बोरिङ लाग्यो बगानमा काम गरेर गरेर यसो कोही बेला त रमाइलो गरौँ भनेको तपाईँको गाडी भाडा चाहिँ कति हो बताइदिनु होस् न